दुई हजार पाँच सौ तिन हजार पाँच सौ चार हजार पाँच सौ पाँच हजार पाँच सौ छ हजार पाँच सौ